हाम्रो संस्कृतिमा चाहिँ हामीहरू दस देउसे भैलो खेल्न जान्छन् लक्ष्मी पूजाको दिन र नानीहरू त्यसैमा डान्सहरू गर्ने नाच्ने गाउने रमाइलो गर्ने हाम्रो गाउँ समाजमा चाहिँ यही हाम्रो समुदायमा चाहिँ संस गर्ने चाहिँ गरिराखेको छौँ र नाच गानहरू भइरहेको संस्कृति हामीहरूले चाहिँ यही देउसी भैलो खेलेर नाच्ने गाउने गरेर चाहिँ संस्कृति जनाउने गरेका छौँ